खास गरेर मलाई मन परेको लेख्नु चाहिँ म पद्यहरू लेख्छु कविताहरू र मैले दुइटा कविता सङ्ग्रह पनि निकालिसकेको छु र अब चाहिँ कविताहरू नगरेर मलाई गद्य लेखनतर्फ चाहिँ अलिकति मलाई इन्टरेस्ट बढेको छ र गद्यलेखनमा चाहिँ मैले एउटा विषय पनि छानेर राखेको छु तर त्यो विषय चाहिँ अलिकति बृहद् पनि छ अलिकति गम्भीर पनि छ र सरखारबाट यसमा कुनै बर्जित छ जस्तो कुनै समस्या छ जस्तो मलाई लागेको छैन तर यो परियोजना चाहिँ अलिकति बृहतै भएकोले गर्दाखेरि यसलाई सुरु गर्नु र यसको त्यो पुर्याउनु चैँ अलिकति अध्ययन अलिकति समय पनि लाग्ने भएकोले मैले सुरु चाहिँ गरिराखेको छुइनँ तर मनमा अब एउटा योजना चाहिँ बनाएर राखेको छु र मैले विषयवस्तु चाहिँ के चयन गरेको छु भने भारत स्वाधीन हुनु पूर्व भारतीय नेपाली महिलाहरूको राजनीतिक सै शैक्षिक सामाजिक र स त्यसको अवस्थानहरू कस्तो थियो महिलाहरूको स्थितिहरू कस्तो थियो यो विषयमा चाहिँ एउटा ठुलो खोजमूलक काम गर्ने मलाई रुचि छ र विषय एकदमै गम्भीर भएकोले गर्दाखेरि मैले यसमा चाहिँ अब अध्ययन क्षेत्र पनि एकदमै ठुलो हुने गरेको छ र मैले सुरु गरेको छुइनँ र एउटा मैले उमेरको मेरो एउटा त्यो प्लानिङ हुन्छ त्यसलाई चाहिँ योजना बनाएर राखेको छु मेरो जीवनमा चाहिँ म यो काम सुरु गर्छु भनेर र स्वाधीनपूर्व भारत स्वाधीनपूर्व चाहिँ हाम्रोमा अब शैक्षिक स्थितिहरू पनि अब यस्तो अब डल्लै समाज पनि त त्यस्तो मजाले अब प्रगति भइसकेको थिएन भने त झन् महिलाहरूको स्थिति त त्यतिबेला साह्रै थियो त्यतिबेलाको हामीलाई महिलाहरूबारेमा लेखिएको पुस्तकहरू पाउन पनि धेरै गाह्रो छ मैले कतिवटा कितापहरू यसो मगाएर हेर्दाओर्दा पनि त्यहाँनेरि पाउनु सकेको छैन स्वाधीनतापूर्व छापिएको पत्रपत्रिकाहरू पनि धेरै अब मात्रामा उपलब्ध नहुनाले कति जनाकोमा भए पनि अब त्यो पाउन नसकिरहेको स्थिति छ र यसमा बर्जित ऊ यो त केही पनि लागेको छैन तर मेरो भविष्यको योजनाहरू चाहिँ यस किसिमको छ यसमा निश्चय नै काम गर्छु भन्ने मलाई लागेको छ यति नै हो